मैले मेरो परिवारको लागि खानपिन चाहिँ मासु भात दाल पनि बनाइदिन्छु सादा खाना पनि बनाइदिन्छु अनि रोटी सब्जी पनि बनाइदिन्छु अन्डा मासु भैँसीको मासु गोरूके मासु पनि बनाइदिन्छु अरू कोही बेला मोमो थुक्पा सबै नै रुटिन मिलाएर बनाएर दिन्छु खाने कुरोमा मासु मङ्सदेखि लिएर अन्डा सब्जी दाल भात आलु करी सबै नै मिलाएर म बनाएर खिलाउँछु मेरो परिवारको लागि